हाम्रो कालिम्पोङ क्षेत्रमा प्रायः नेपालीहरू नै भएका कारणले नेपालीहरू प्रायः सबैले पनि आफ्नो जस्तो नेपालीको भाषिकाहरू तामाङ भाषाहरू यस्तोको प्रयोग नगरेर मु मूल्य रू मुख्य रूपमा नेपाली भाषाकै प्रयोग गर्छन् त्यही भएर त्यस्तो भाषिकाहरू सिक्ने कहिल्यै मौका पाइएन अनि त्यस हिसाबले अब यसो फ्याफुल्ला लासो भन्नेहरू चाहिँ अलिलिलि जानिन्छ अहिले सिलगढीमा कस्तो कस्तो भएका कारणले यहाँ होस्टेलमा अन्य साथीहरू हुँदाखेरि बङ्गला आदिवासी हिन्दी त प्रायः जानिन्छ बोल्न त्यस्तो भए पनि हिन्दी जानिन्छ अनि अन्य कुराहरू अरू भाषाहरू पनि जस्तै कि राभा भाषाहरू पनि अलिअलि जानिन जान्ने भएको छौँ हाम्रो नेपालीहरूले चाहिँ मुख्य रूपमा नेपाली भाषाकै प्रयोग गर्छन् आफ्नो राई तामाङ भाषाहरू घरमा छुटपुट रूपमा मात्रै चलाउने भएर अकिराँती समुदायलाई भाषा सिक्न गाह्रो नै पर्छ